मलाई घुम्न मन लागेको ठाउँहरू गुलमा दुधे मिरिक यी सबैहरू हो किनभने यहाँ गुलमामा हाम्रो एकदमै राम्रो भ्यु छ खोला छ जाहाँनेर चाहिँ एकदमै शान्ति पाइने गर्दछ र मलाई गुलमा धेरै नै मजा आउँछ गुलमामा किनभने गुलमा एकदमै शान्त जग्गा छ र त्यसै गरी यो दुधे र मिरिक पाहाडमा छन् एकदमै हरियाली छ र त्यहाँको खोला र चिसो हावा महसुस गर्नलाई धेरै मजा आउँछ र म त्यहाँ वर्षमा दुई तिन चोटि गइरहेको हुन्छु